पढ्नु पढ्नु समय भन्नुभयो तपाईँले है त्यो हुनु त पढ्नुको लागि हरेकको एउटा समय म यतिसम्म गर्छु भन्यो भने निस्किन्छै निस्किन्छ निरन्तर पनि पढ्न सकिन्छ तर अब आ अब भन्नु नै हो भने ए म अब पछि पढ्छु पछि पढ्छु भोलि पढ्छु भनिन्छ अब भोलि कहिल्यै आउँदैन त्यसै गर्दाखेरि एकैतालमा पढ्नु हो भने पनि सकिन्छ तर मेरो अनुसार त्यही म दुई तिन दिनमा त्यो किताब अनुसार अब उपन्यास हो भने अब मलाई तिन दिन लाग्छ तिन चार दिन अन्तखेरि कथाहरू सङ्ग्रहहरू छ भने मलाई एकै रात भनौँ अन्तखेरि कविताहरू छ छन् भने त धेरै सजिलो है मलाई धेरै छिटो सकिन्छ सब पहिला त म एकै समयमा सर्वप्रथम सि सक्ने चाहिँ म चेष्टा गर्छु किनकि त्यो थुप्रिँदै गयो भने त्यो मजै आउँदैन त्यो भावमा डुबेपछि त्यो पढ्नुको मलाई कुनै अब त्यो फिलिङ्स चाहिँ आउँदैन बसेपछि त्यो अब भनिन्छ नि गहिराइमा डुबेपछि कि डुबेर मोती लिएर आउनु कि डुब्दै नडुब्नु भनेको जस्तो अब उपन्यासहरू हामीलाई पढ्दैछ भने म त्यो छुट्याउन मन लाग्दैन त्यसै कारण म त जतिसक्दो एकै समयमा म सक्ने चाहिँ म चेष्टा गर्छु